हजुर भन्नुहोस् हजुर हजुर भन्नुहोस् हजुर ए हजुर म स्निका इस्निका भुजेल चिन्नुहुन्छ हजुर हजुर हजुर ए हजुर हजुर छ अहिले त मेरो दार्जिलिङमै भएको हो भोटे बस्ती हजुर तेह्र अगस्ट उन्नाइस सय पन्चानब्बेमा भएको नि हजुर मेरो कलेज चाहिँ मैले सेन्ट जोसेफ गरेँ त्योपछि मेरो मास्टर्स चाहिँ मैले साउथ फिल्डबाट गरेँ हजुर हजुर ए मलाई हजुर घटना भन्दाखेरि पनि अब अहिले दार्जिलिङको देख्नुभएको छ तपाईँले है इन्डस्ट्री लोकल इन्डस्ट्री बढेर जाँदैछ है अब हाम्रो नेपालीको चाहिँ मैले सानैदेखि हेर्दा चाहिँ खालि नेपालहरूको फिल्म हेर्थ्यौँ हामी दार्जिलिङको निकै कम्ती थियो अनि त मलाई के लाग्यो भन्दाखेरि चाहिँ म एकदिन ठुलो भएर जसरी अरूले एक्टिङ गरेको छ त्यसरी नै नेपालको अभिनेत्रीहरूले एक्टिङ गरेको जस्तै मैले हेरेर म ऐनामा पुरा बसेर एक्टिङ गर्थेँ क्या अनि त त्यसो गर्दा गर्दा मलाई नाटकहरूतिर लानु थाल्यो म सिक्किम गएँ नेपाल गएँ नाटकको लागि अनि त नाटकबाट नै मलाई यता अनमोल ज्यूले छान्नुभयो एकदिन बोलाउनुभयो के अनि त त्यही भएर नि हजुर हजुर हजुर यो नाटक भन्नाले अब के भन्नु मलाई रुचि भएको कुरा नै त्यही हो हो अनि म नाइन टेन पढ्दा चाहिँ साह्रै एक्टिभ थियो क्या अहिलेभन्दा पनि धेरै एक्टिभ म पहिला अनि त हजुर त्यतिबेला हाम्रो एक्टिङ टिचर नै हाम्रो मेरो ड्रामा टिचर हुनुहुन्थ्यो ड्रामा टिचरले चाहिँ मलाई एकपल्ट यसो बात मार्दै गर्दै नै त्यो मेरो ड्रामाको त्यतिबेला हामीले अथेलो भन्ने पर्फर्म गरेको थियो क्या अनि त अथेलो भनेको चाहिँ डेस्टिमोना हो भने भन्यो हजुर हजुर अनि त मलाई हजुर हुन्छ हुन्छ हजुर हजुर दार्जिलिङ त छोड्ने हैन तर अब कोसिस छ त्यस्तै हजुर हुन्छ हुन्छ धन्यवाद